मेरो चाहिँ भविष्यमा मलाई एउटा शिक्षिका बन्ने इच्छा थियो है अब त्यो इच्छा मैले पुरा गर्न सकिनँ किनभने कतिवटा परिस्थितिको कारणले गर्दाखेरि मैले त्यो मेरो सपनालाई मैले पुरा गर्न सकिनँ किनभने अब पढ्नको निम्ति धेरै खर्चहरू लाग्छ है अनि अब जब म पढ्दै थिएँ होइन तब चाहिँ मेरो दादा खस्नुभयो है अनि घरमा खर्च हेर्ने उहाँ मात्रै हुनुहुन्थ्यो अनि दु ख सुख गरेर मैले ग्र्याजुएसन सम् ग्र्याजुएसन चाहिँ पास गरेँ है अनि अब अहिले चाहिँ मेरो जीवनमा के लक्ष्य छ भन्दाखेरि त बस् मलाई पैसा कमाउनु छ है अनि पैसा कमाएर आफ्नो आमा बाबालाई एउटा जुन मेरो त्यो दाजुले दिनुहुने एउटा अब जुन चाहिँ एउटा दिन सक्ने एउटा लाइफस्टाइल थियो अब त्यही खालि मैले अब दिनु खालि मेरो एउटा मेरो लाइफको इच्छा छ है र अब मैले सोचिरहेको छु अब म बाहिर कुवेत गएर होइन अब काम गर्नेछु र पैसा कमाएर आफ्नो घरद्वार बनाएर अनि फेरि आफ्नो घरहरू चलाउने छु र आफ्नो आमा बाबालाई अब हेर्ने त्यसरी हेर्ने मैले इच्छा गरेको छु है अब मान्छेको सपना त आफ्नो करियर हो त मलाई त्यो के भन्छ एउटा शिक्षिका बन्ने नै थियो तर मैले अब आफ्नो त्यो करियर मैले पुरा गर्नु सकिनँ है तर् तर पनि मलाई केही धोका छैन मैले त्यो अब म कुनै कामलाई सानो ठुलो ठान्दिनँ अब अहिले पनि म बाहिर सेल्समा गएर होइन म अब ठुलो अहोदामा रहनु सक्छु अब त्यो एउटा विश्वास चाहिँ छ कि मैले त्यो अहोदामा गएर मैले काम गर्न सक्छु र मेरो आमा बाबालाई मैले मैले जस्तो चाहेको छु त्यस्तो एउटा जीवन है उहाँहरलाई दिन सक्छु भन्ने एउटा आशा छ